इडन होटलमा लाग्यो यो फोन अघि मैले खाना अर्डर गरेको थिएँ नि तपाईँकोबाट हजुर हजुर हो त्यही मैले अर्डर गरेको थिएँ पुलाव मिक्स वेज अन्त तपाईँको यो दाल मखनी भयो अन्त चिकन चिल्ली मगाएको थिएँ नि हजुर हजुर त्यो तपाईँले खानाहरू त सबै राम्रोसँगले राम्रो प्याकिङहरू एकदमै राम्रो थियो तपाईँको हो अन्त खानाहरू नै सबै मिठो मिठो एकदम दामी खाना पनि थियो तर तपाईँको यो पुलावको क्वा क्वालिटी चाहिँ एकजना मान्छेको अनुसारले चाहिँ अलिक कम्ती लाग्यो मलाई अन्त तपाईँको यो मिक्स वेजमा नि तपाईँको सब्जीहरू त तपाईँले धेरै हाल्नु भएको होइन रहेछ एउटै एक दुइवटा मात्रै हाल्नु भएको रहेछ सब्जीहरू पनि अन्त तपाईँको यो चिकन चिल्लीमा चाहिँ हल्का साह्रै बेसी मसाला भएछ कि मिठो त मिठो थियो तर अब त्यस्तो खास भएन रहेछ तपाईँले बेसी मसाला हालेर चाहिँ अब त्यही तपाईँलाई त्यही भन्नुलाई फोन गरेको थिएँ अरू सबै कुरा त मिठै छ तर खानाहरू चाहिँ अब पलावहरू चाहिँ एकजना मान्छेको हिसाबले अलिक धेरै गरिदिनु भयो भने राम्रो हुन्छ हुन्छ